मैले एउटा जुत्ता हेरेको थिएँ अनलाइनमा चाहिँ यस्तो दामी थियो त्यो जुत्ता हेर्दा चाहिँ लास्टमा मैले अर्डर गरेर घरमा त्यो सामान आइपुग्दाखेरि चाहिँ साइज पनि ठुलो फेरि प्लस त्यो अलिकति फाटेको खालको त्यो साइजमा आएछ जुत्ता चाहिँ राम्रो एदकम क्वालिटी पनि राम्रो अब देख्दा चाहिँ तर घरमा सामान आइपुग्दाखेरि चाहिँ जुत्ता आइपुग्दा हेर्दाखेरि चाहिँ एकदमै त्यो साइजमा पनि ठुलो प्लस फेरि अलिकति फाटेको पनि रहेछ अहिले त अनलाइनमा पनि यस्तो केयरलेस गर्नु थालेको रहेछ अलिकति यो राम्रोसँगले हेरेर बुझेर मात्र गर्नु पर्ने रहेछ हौ अर्डर पनि